सौदाको सानसानो लिस्टीहरू बनाउँछौँ हामी त्यो मेरो मोटामोटी नेपालीमै हुन्छ नेपालीमै हुन्छ हो नेपाली प्रायः प्रायः चाहिँ म चाहिँ नेपाली शब्द नै प्रयोग गर्नु मन लाग्छ

जस्तै चिनीको लागि सुगर नलेखेर चिनी नै हामी लेख्छौँ आलुको लागि आलु नै लेख्छौँ यसरी नै साधारण भाषा अब हामी म प्रयोग गर्ने गर्छु त्यहाँनिर चाहिँ अब ग्राहक आउँदाखेरि पनि नानी के लाने अब त्यस्तै प्रकारको हुन्छ उनीहरूले जे माग्छ म त्यो दिन्छु तर साधारण प्रकारले नै आइज लैजा यस्तै कुराहरू हुन्छ सान् साधारण कुराहरू हो भनेदेखि प्रायः प्रायः मेरो शब्द नेपाली नै हुन्छ त्यहाँनिर पनि हो यसमा त्यति भन्न आएन मलाई